मलाई अब विशेष यात्रा गर्दा चाहिँ अब हामी हिल्समा ठन्डामा बसेकोले गर्दा होला उता अब प्रायः जानु पर्दा त बाहिर मधेसतिरै त हामी जानु पर्छ गरम जग्गामा त्यहाँ जाँदा चाहिँ अब हामीलाई प्रायः चाहिँ अब गरमले नै साह्रो पर्छ गरम त्यहाँदेखि अब खानाहरू पनि अब हामी सादा सादा खाना खाने अब यताको खाना र उता अब मधेसको खाना चाहिँ अब अलिक मिल्दैन हौ कतिवटा कुरा चाहिँ अब त्यही अप्ठ्यारो पर्छ अन्त अब ट्रेनहरूमा जस्तै हिँड्दाखेरि अब कोही बेला उठेर यस्तो बाहिर अब टोइलेटहरू अब जाँदा पनि अब भिडभाड मान्छे अब उभिराखेको हुन्छ त्यहाँनिर जाँदा चाहिँ अब कतिवटा अप्ठ्यारोहरू चाहिँ अब हामीले त्यसरी नै झेलेको छौँ पानी फेरि अब यताको पानी चाहिँ अब मिठो हुन्छ हिल्सको पानी अब जस्तै भए पनि अन्त उता मधेसमा चाहिँ अब पानीमा पनि अब कस्तो तितो तितो हुन्छ कि त्यो कारण चाहिँ अब मुखै अब बिग्रेको जस्तो भएर अब हो यस्तो हुन्छ हौ